मेरो सिपहरू चाहिँ म गिटार बजाउँछु र गाना पनि गाउँछु तर मलाई धेरै मजा लाग्छ त्यो गर्नु चाहिँ अनि धेरै आनन्दित लाग्छ र मलाई त्यो सिक्नु अनि धेरै इच्छा लाग्छ र धेरै दिन ब दिन त्यसको र दिन ब दिन सिक्छु त्यो चिजलाई धेरै दिन ब दिन बेटर बनाउँदै जानेछु र त्यसलाई म आफ्नो उयो सिप बनाउँछु